हामी त चुल्हामा खाना बनाउँछौँ ग्यासमा त हामी पकाउँदैनौँ पनि हामी त चुल्हामै अहिलेसम्म बालकैदेखि चुल्हामै खाना बनाएर बसेको मलाई ग्यास त त्यति आउँदैन पनि पकाइदिन्छु हामी चुल्हामै पकाउँछौँ खाना चुल्हामा पकाएको जे पनि मिठो हुन्छ दाल भयो सब्जी भयो भात भयो अचार भयो टमाटरको पोलेर अचार बनाउनु भयो सबै चुल्हामै राम्रो हुन्छ हामीले त चुल्हामै पकाएर अहिलेसम्म चुल्हामै पकाउँछौँ ग्यास त चलाउँछौँ तर हामी कोही कोही बेला मात्रै यसै अबर सबर पर्दाखेरि चिया सियाहरू बनाउनु मात्रै हामी ग्यास चलाउँछौँ त्यो कोही बेला ग्यास पकाउँदा पकाउँदै सकिन्छ त्यहाँ त हामी त खाली चुल्हामै पकाउँछौँ सबै थोक दाल भात सब्जी अचार चिया भयो सबै हामी अब गाईलाई दानाहरूको भयो सबै यस्तै हामी चुल्हामै पकाउँछौँ हामी सु ग्यास त हामी कोही कोही बेला मात्रै चलाउनु त्यो ग्यास त हामीलाई त्यति याद चलाउनु त्यति साह्रो याद आउँदैन पनि हामी त खाली चुल्हामै पकाउँछु खानापिना पकाउनु ओर्नु सबै अब चुल्हामै पकाएको मिठो हुन्छ अब बालकैदेखि हामीले चुल्हामै पकाएर खाएको चुल्हामै पकाउँदैछौँ ग्यास चाहिँ अब त्यस्तो अबर सबर परेको बेलामा मात्रै हामी पकाउँछौँ नभए हामी चुल्हामै पकाउँछौँ दाल भात सब्जी अचार अब टमाटर पनि पोलेको चुल्हामै मिठो हुन्छ दाल पकाएको पनि गाईलाई दानाहरू पकाउनु पनि चुल्हामै पकाउँछौँ हामी अहिलेसम्म हामीले त चुल्हामै दाल चुल्हामै पकाएर खाइरहेको छौँ हामीले ग्यास चाहिँ हामीले चलाएको छौँ ग्यास त अन्त चलाउँछौँ तर कोही कोही बेला चाहिँ अबर सबर पऱ्यो भने चाहिँ चुल्हा ग्यास चलाउँछौँ त्यो मैला धैला हो त्यसरी हामी चलाउँदिनौँ पनि